पहिला सबै कुन कुन लुगाहरू मैला छ त्यसलाई निकालेर होइन त्यहाँदेखि बकेटमा सर्फमा भिजाएर एक घन्टा जस्तो राख राख्छु अनि त्यो समयमा चाहिँ त्यो लुगा पनि भिज्दै गर्छ अन्त म अरू काम पनि गर्दै गर्छु त्यसले टाइम पनि यता लुगा पनि भिज्दै गरेको हुन्छ अरू कामहरू पनि गर्नु सकिन्छ अनि लुगाहरू मजाले धोयो सेतो कपडाहरू भिन्दै राख्यो किनकि कलरहरू सर्छ अरू भिन्दै बकेटमा राख्यो त्यहाँदेखि धोयो त्यहाँदेखि त्यसलाई घाममा तारमा मजाले सुकायो क्लिपहरू लाउँछ लाउँछु होइन क्लिपहरू लगायो भने चाहिँ हावाले उडाउँदैन फेरि मैला हुँदैन फेरि दोबारा काम गर्नुपर्दैन अन्त पानी चलाउँदा चाहिँ कसरी चलाउनु भन्दा त्यो कलबाट सिधै चलाउनु भन्दा स्टोर गरेको पानी चलायो भने चाहिँ अब पानी पनि बर्बाद हुँदैन है नभए त कलबाटै चलायो भने चाहिँ त्यो सक त्यो अब केही धुँदै गर्दा त्यो पानी खेरो नजाओस् पा बकेट भऱ्यो पछि कल ट्याप त्यो कल बन्द गरिदियोस् बन्द गर गरिदिनु होइन त्यसले चाहिँ अब पानी पनि सेभ हुन्छ